बारीमा काम गर्दाखेरि अब पहिला पहिला हामी सानो हुँदा चाहिँ अब रेडियोको चलन थियो रेडियोहरू सुनेर रेडियोमा गीतहरू बज्थ्यो नाटकहरू सुनिन्थ्यो त्यसरी आफैलाई भुल्याएर कामहरू गर्न मनोरञ्जन हुन्थ्यो होइन अब समय काम मेलो सरेको पनि थाहा नहुने काम पनि सर्ने मोनरञ्जन पनि हुने त्यसरी मनोरञ्जन हुन्थ्यो अहिले चाहिँ अब रेडियोको जमाना छैन मोबाइल इन्टरनेटको जमाना भएको हुनाले घर छेउतिरै अब कामहरू गर्न छ भने घरमा होम थिएटरहरू बजायो गीत बजायो गीत सुन्दै काम गर्यो अलिक अब टाढै छ भने मोबाइलमा अब युट्युबहरूतिर अहिले गीतहरू आइहाल्छ गीतहरू सुन्ने आफुलाई मनपर्ने गीतहरू छानेर सुन्ने त्यसरी सुन्दै काम गर्ने अथवा कुनै कुनै अब प्रोग्रामहरू छ भने त्यसलाई सुन्ने अथवा नेताहरूको भाषण सुन्ने त्यसरी मनोरञ्जनको साथमा कामहरू गर्ने त्यो एउटा आदत छ भनौँ न मानिसले काम गर्दा लोक गीत गाउने प्रचलन त हाम्रो समाजमा छैन मलाई सम्झना छ हामी एकदम सानो हुँदाखेरि गाउँ घरमा खेताला पात हिड्दाखेरि गीतहरू गाउने लोकगीत भन्दा पनि रसिया गीतहरू गाइन्थ्यो गाउथ्यो अहिले बुझ्दा चाहिँ पुरा गीत हो लोक गीत पनि हुनसक्छ हाजिरी जवाब तत्काल प्रत्युत्तरहरू गीतमै दिने खालको किसिमको गीतहरू बेला बखत होइन खेताला पातमा गाउने प्रचलन थियो अलि अलि सम्झना छ पहिला पहिला अब दाईँहरू धान नाच हुन्थ्यो धान नाचेरै दाईँहरू गर्ने एउटा परम्परा थियो त्यति खर चाहिँ अब धान नाचको एउटा गीत हुन्छ बेग्लै किसिमको त्यो हाम्रो एउटा सांस्कृतिक चाड जस्तो पनि हो अन्त धान नाचमा चाहिँ हाम्रो एउटा विशेष बुढा पाकाले गीत गाउने होइन त्यो एउटा प्रचलन थियो हाम्रो गाउँदेखि पारीपट्टि त्यो प्रथा अझै पनि कायम छ